हेलो भन्नुहोस् न के थियो

अँ किन फोन गर्नुभएको भन्नुहोस् न रिसाइरहनु भएको छ क्या हो रिसाइरहनु भएको छ क्या हो ए किन रिसाउनु भएछ हौ बुझ्नु पाउँ न हौ हजुर हजुर

ए त्यसमा मन दुखेको तपाईँलाई तपाईँलाई त्यसमा मन दुखेको हैत किन मन दुखाउनु हुन्छ हेर्नुहोस् हजुर हजुर ए अब सुन्नु नि ए सुन्नुहोस् तपाईँ पनि त अब त्यहाँ माथि स्ट्यान्डबाट चढेको होइन नि त तल देउराली देउराली फाटकबाट चढ्यो देउराली फाटकबाट चढ्दा त सिट त पाउँदैन तपाईँले होइन अब सिट जबसम्म खाली हुँदैन तबसम्म तपाईँ त उभिएर चढ्नुपऱ्यो बसमा अन्त तपाईँलाई अब त्यति मजाले मिलाएरै दिएको हो होइन अब तपाईँले असुविधा भयो अरे कुनि के भयो अरे भन्छ त्यो भनेर कहाँ हुन्छ र अब गाडी हो अब गाडीमा त क्यापेसिटी फुल भएर पनि तपाईँलाई चढाएको पो मैले अब विचरा माया लाग्यो बर्खा यस्तो पानीझरीमा होइन अब त्यहाँ दिनभरि उभिरहनुभन्दा तै पुऱ्याइदिन्छु भनेर मैले गाडीमा चढायो तर तपाईँले उल्टा मलाई कम्प्लेन गर्नुहुँदैछ असुविधा भयो अरे थर्कायो अरे उफाऱ्यो अरे अब बर्खाको टाइममा के गर्नु त अब साथी बर्खाको टाइममा जग्गा जग्गा बा रोड खाल्डा भएको हुन्छ त्यहाँ गाडी अलिकति उफ्रिन्छ अन्त तपाईँ त्यसमा पनि रिसाइहाल्नु भयो त्यहाँबाट सिट पाएन अरे त्यसमा पनि रिसाउनुभयो अन्त हेर्नुहोस् त्यो एक दुई घन्टा लाग्ने बाटो हो मैले टाइममै ल्याइपुऱ्याएँ त तपाईँलाई रम्फूमा उतारेर तपाईँलाई मैले खाजा खुवाएँ माया लागेर तपाईँ उभिएर यात्रा गरिरहनु भएको छ भनेर तर तपाईँ त अरू उल्टा रिसाउनु हुँदोरहेछ यो कस्तो खालको मान्छे हौ तपाईँ त यत्रो झन् माया गरेर सिँगडा खुवाएँ चिया खुवाएँ भन्नुहोस् त खुवाएँ कि खुवाइनँ मैले तपाईँ त उल्टै तपाईँ उल्टै रिसाउनु हुँदोरहेछ अन्त तपाईँको तपाईँलाई मैले भाडा पनि कम्ती लिएँ अन्त तपाईँ अहिले घर ट्याक्कै पुगेर एकदम शान्तिसँगले घर पुगेर चाहिँ अहिले आएर सम्झिँदै रिस उठ्दै त्यो सम्झिँदै मलाई फोन गर्नुहन्छ म त तपाईँको सेवा गरेको हन तपाईँ कस्तो मान्छे हौ अँ हजुर हजुर त्यही त अब बर्खा बर्खा झा झरीमा अब के गर्नु त म पनि त्यस्तै गाडी कस्तो जोगाएर चलाउनुपर्ने तपाईँले देख्नुभएको थियो त बाटोमा स्ल्याप झरिरहेको होइन माथिबाट जोगाउँदा जोगाउँदै त्यहाँ कति गाडी एक्सिडेन्ट हुन्छ मैले तपाईँहरूलाई जोगाएर तपाईँहरूको गन्तव्यमा पुऱ्याइदिएँ भाडा पनि कम्ती लिएँ दस रुपियाँ कम्ती लिएँ खाजा खुवाएँ रम्फूमा अझै तपाईँ रिसाउनुहुन्छ भने ठिकै छ माफ गरिदिनुहोस् अब अर्कोपालि तै तपाईँलाई एकदम फ्रन्ट सिटमा हो फ्रन्ट सिटमा एकदम अगाडि चढाएर लान्छु नि त हुँदैन साथी नरिसाउनुहोस् ल नरिसाउनुहोस् ल ल ल हजुर हजुर हजुर अँ अब नरिसाउनुहोस् न त्यस्तै हो बर्खायामको यात्रा यस्तै हो बर्खाझरीको यात्रा होइन त्यसले गर्दाखेरि अब मेरो पनि जिम्मेवारी नै तपाईँलाई सेफसँगले तपाईँको गन्तव्य पुऱ्याउने अब बाटो त्यस्तै थियो खाल्डैखाल्डा भएको रफ होइन ल नरिसाउनुहोस् अबदेखि अर्कोपालि तपाईँलाई एकदम सुविस्तासँगले यात्रा गराउँछु ल हुन्छ नरिसाउनुहोस् है हजुर हुन्छ हुन्छ त्यस्तै हो ल हुन्छ ल ल हुन्छ ल राखेँ साथी ल ल ल ल